हेलो ए हजुर ए हजुर हो त भन्नुहोस् न

हजुर हजुर ए हुन्छ भन्नुहोस् न के के चाहिन्छ ए हुन्छ भन्नुहोस् न आलु पचास केजी हजुर भन्नुहोस् टमाटर बिस केजी प्याज तिस केजी हरियो खोर्सानी पाँच केजी क्याप्सिकम दस केजी है ए हजुर अरू बन्दकोपी दस केजी फुलकोपी पन्ध्र केजी हुन्छ अरू मसरुम छनु त छैन अर्डर गऱ्यो भने चाहिँ आउँछ तपाईँको ए हुन्छ कति मसरुम चाहिँ हजुर बिस केजी हुन्छ हुन्छ जरा जरा पनि त्यही हो अहिले पाउनु साह्रो पर्छ कि तर अर्डर गर्नु अर्डर गरिराख्नु पर्छ ए हुन्छ हुन्छ अनि यो कस्तो टाइपको ब बटन मसरुम कि मसरुम चाहिँ कस्तो टाइपको त्यो बटन मसरुम ए हुन्छ कहिले कहिलेसम्म चाहिएको तपाईँलाई चाहिँ यो अर्को हप्ता भनेपछि अर्को हप्ताको त्यस्तै बुधबारतिर हुन्छ बुधबारतिर हजुर हजुर हजुर ए होइन फ्रेसै हुन्छ सब्जी त प्रायः जस्तो हामी यता बस्तीतिरैबाटै ल्याउँछ कि त्यहीकारण अनि सुन्नुहोस् न ए यो सब्जी ल्याउनु चाहिँ तपाईँहरू आउने कि हाम्रैबाट उएस गरिदिनु घरमा ल्याइदिनु ए हुन्छ त्यसो भए मलाई तपाईँको एड्रेस दिइराख्नुहोस् न ल एड्रेस भन्नुहोस् त तपाईँको हजुर ए हुन्छ फोन नम्बर त यही हो है हजुर हजुर हजुर त्यो मिलिहाल्छ बादमा हजुर पेमेन्ट चाहिँ अब तपाईँले आधा दिँदै गर्नुपर्छ हो फेरि यो महिनाको लास्ट भएर अब मलाई पनि साह्रै पर्छ है सब्जीहरू ल्याउनु त्यही भएर आधा दिँदै गर्नुपर्छ हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ दिदी